म चाहिँ आज भर्खरै पौडी खेल्न थालेकोहरूलाई चाहिँ अब के भन्न चाहन्छु भने चाहिँ म चाहिँ पहिल्यैदेखि खेलेको म चाहिँ अहिले अलिक जान्ने भएको कारणले चाहिँ म चाहिँ उनीहरूलाई चाहिँ के सल्लाह दिनु चाहन्छु भने चाहिँ होइन पहिला चाहिँ तपाईँहरू चाहिँ स्विमिङको चस्मा होइन अनि स्विमिङ कस्ट्युम चाहिँ एकदमै इम्पोर्टेन्ट हो तपाईँहरू खेल्दा चाहिँ त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो होइन किनकि त्यसले चाहिँ अब तपाईँहरूले घरको लुगामा हाफपेन्ट टि सर्ट त्यो सबमा खेल्यो भने चाहिँ तपाईँहरूको त्यो जिउमा त्यो उ हुन्छ तपाईँहरूको जुन चाहिँ मुभमेन्ट हुन्छ त्यो हुन सक्दैन होइन तपाईँ एकदमै खुलेर खेल्न सक्नुहुँदैन त्यस्तो छ भने चाहिँ चस्मा लगाउनु भएको छैन भने चाहिँ तपाईँहरू आँखा आँखामा पानी पस्न सक्छ पोल्न सक्छ होइन अनि चस्मा लाउनु भएको छ भने चाहिँ तपाईँले पानी मुनि पनि तपाईँले आँखा खोल्नु सक्नुहुन्छ होइन त्यो चाहिँ एकदमै अब पहिला भन्न चाहन्छु तपाईँहरूलाई अनि तपाईँहरूले बादमा चाहिँ अब मेन भन्नु चाहेको चाहिँ मैले मान्छेहरूले भन्छ पहिला यतापट्टि गहिरो नभएको पट्टि दुई फुट तिन फुटमा खेल अन्त बिस्तारि गहिरोमा छ जाउ भन्छ नि त्यो एकदमै होइन त्यो एकदमै रङ हो त्यो मान्छेहरूले भनेको त्यो सोचै उल्टा हो त्यो होइन किनकि तपाईँहरू यतापट्टि गहिरो नभएको यता नडुब्नेपट्टि खेल्नु हुँदैछ भने एकाचोटि गहिरोमा जानु भयो भने तपाईँहरू डुब्नु हुन्छ तपाईँहरू मर्न नि सक्नुहुन्छ होइन किनकि पानी भन्ने चाहिँ त्यस्तो कुरा हो तपाईँहरू यतापट्टि तपाईँहरूको किनकि खुट्टा टेक्ने बानी भएको हुन्छ तपाईँहरूलाई खुट्टा टेक्ने बानी भएपछि तपाईँहरूले खुट्टा भेट्दैन तपाईँहरू सात फुट आठ फुटमा खुट्टा भेट्दैन तपाईँहरूले यता स्विमिङ पुलकै कुरा गर्यो भने नि तपाईँहरू सात फुट आठ फुटमा खुट्टा भेट्दैन त्यही भएर चाहिँ तपाईँहरूलाई अब त्यो खुट्टा टेकेर खेल्ने बानी भएको हुन्छ अनि अप्ठ्यारो लाग्छ होइन अनि तपाईँहरू चाहिँ एकैपट्टि यता पहि पहिला चाहिँ हिँड्दै हिँड्दै हिँड्दै जानुहोस् त्यहाँनिर चाहिँ गहिरोबाट बिस्तारी पहिला चाहिँ सक्नेमा अब खुट्टा चाहिँ नटेकिनेमा तर सक्नु चाहिँ सक्नेमा पाँच फिट छ फिट त्यस्तोमा तपाईँहरूको हाइट भन्दा अलिकति अग्लो त्यतिकोमा चाहिँ तपाईँहरू चाहिँ खेल्नु स्टार्ट गर्नुहोस् होइन अन्त बिस्तारी बिस्तारी बिस्तारी यता यता नडुब्नेपट्टि दुई फिट तिन फिट त्यस्तोमा आउनुहोस् फेरि त्यहाँबाट नि जानुहोस् जानुहोस् जानुहोस् अलिकति त्यो भन्दा अलिकति उता अलिकति उता जानुहोस् त्यहाँदेखिको फेरि त्यसरी नै खेल्नुहोस् त्यस्तो गर्यो भने चाहिँ तपाईँहरूको कन्फिडेन्स पनि बढ्छ भित्रबाट होइन म सक्छु भन्ने फिल हुन्छ त्यहाँदेखि चाहिँ तपाईँहरू उताबाट नै तपाईँहरू डाइभ गर्नु नि सक्नुहुन्छ त्यस्तो भयो भने चाहिँ तपाईँहरू एकदमै सक्ने हुन्छ त्यसो गर्नु भयो भने चाहिँ होइन अनि चाहिँ तपाईँहरू त्यो खेलि सकेर अब स्विमिङ चाहिँ एक दिनकोले कहिले पनि हुँदैन स्विमिङ चाहिँ तपाईँहरूको मेक्सिमम हप्तामा तिनपल्ट चारपल्ट चाहिँ सिक्नै पर्छ तपाईँहरूले होइन अब डेली त झन राम्रो हो होइन तपाईँहरूको टाइम छैन यस्तो हो भने चाहिँ अब हप्तामा दुई पल्ट तिन पल्ट चाहिँ सिक्नै पर्छ अनि मात्रै सिक्न सक्नुहुन्छ होइन अनि चाहिँ तपाईँहरू चाहिँ त्यहाँनिर स्विमिङ खेलि सकेर चाहिँ नुहाउनु चाहिँ एकदमै इम्पोर्टेन्ट हो यो चाहिँ एकदमै चाहिने कुरा हो नुहाउनु चाहिँ किनभने त्यहाँ अब कति जनाले खेलेको पानीहरू हुन्छ होइन तपाईँहरूको जिउमा इन्फेक्सन्स हुन सक्छ घमौराहरू निक्लिन सक्छ त्यही भएर नुहाउनु चाहिँ एकदमै इम्पोर्टेन्ट हो मजाले टाउकोहरू नुहाउनु पर्छ किनकि त्यहाँनिर स्विमिङ पुलको पानीमा चाहिँ ब्लिचिङहरू हालेको हुन्छ होइन त्यही भएर चाहिँ तपाईँहरूको कपालहरू बिग्रिन सक्छ बिग्रिनु भन्दा नि अब खस्रो हुन सक्छ झर्नु त होइन त्यही भएर चाहिँ तपाईँहरू नुहाउनु पर्छ स्विमिङ पिछे अब यही थियो मेरो चाहिँ सल्लाह स्विमिङ पुलको लागि चाहिँ भर्खरै स्विमिङ खेल्न सिक्नेहरूको लागि चाहिँ मेरो यही थियो सल्लाह चाहिँ